हजुर मेरो महत्त्वपूर्ण भएको मेरो छोरी अब बिहा गर्ने समय भयो बिया गरेर गयो अब कसो गर्नुपर्ने के गर्नुपर्ने कसरी टेकाटालो गर्नुपर्ने भनेर मैले मेरो हसबेन्डसँग सल्लाह गरेँ मेरो छोराहरूसँग सल्लाह गरेँ अनि उनीहरू छोरी जुवाइँलाई टिकाटोले गरेर पठाएँ अनि अब चाहिँ छोरा छ छोरा जेठा माइला कान्छा छोरा छ छोरी त बिहा भएर गयो छोराहरू छ उनीहरूसँग मेरो हसबेन्डसँग सल्लाह गर्नुपर्यो बात मार्नुपर्यो के गर्नुपर्छ कसो गर्नुपर्छ घर कसरी चलाउनुपर्छ अब सबै कुरो सबै कुरो चलाउनु पर्यो बिहाबटुल मरौपरौँ पूजाआज सबै गाउँतिर हिँड्नु पर्यो छोराहरूको सल्लाहमै अब हामी गर्छौँ छोराहरूको सल्लाहमा अनि मेरो हस्बेन्डको सल्लाहमै हामी यही महत्त्वपूर्ण गर्छु अब आमा बाउ बितेर गयो आमा बाउ बितेर जानुभयो मरो सासु ससुरा पनि बितेर जानुभयो मेरो जेठाजुहरू पनि बितेर जानुभयो मेरो हसबेन्ड हुनुहुन्छ अनि म अनि मेरो छोरी पनि बिहा भएर गयो अनि अब छोरा छोरा छ छोराहरूसँगै सरसल्लाह गरेर यसरी चलाएर ल्याउँछु अब यस्तै हो छोरा छोरीसँगै अब सरसल्लाह गरेर अब महत्त्वपूर्ण गर्नुपर्यो